अब यात्रा गर्नुभन्दा चाहिँ अब यहाँ हामीले लोकल्ली यात्रा गर्दा त अब जस्तो भ्यान है वेगनरहरू सा सानो गाडीहरू सेरमा पाइहाल्छ र यहाँदेखि बाहिर कालिम्पोङदेखि बाहिर जानु पऱ्यो भने जस्तो सिलगडी जानु पऱ्यो भने म यहाँबाट कि सवारीमा जान्छु है कि बसमा जान्छु हो दुईवटामा एउटामा जान्छु र त्यहाँबाट पनि बाहिर मलाई यदि कलकत्ता दिल्लीहरू जानु छ भने त्यहाँबाट म ट्रेन पक्रेर जान्छु ट्रेनमा जान्छु है र पहिलोपटक अब त्यो जाँदा ट्रेनमा जाँदाखेरि चाहिँ सबैले सबैले एउटा डर देखाएको थियो कि ट्रेनमा चाहिँ बेसी चोर लाग्छ भनेर त्यो चोर लाग्छ भनेर आफ्नो सामान सम्हालेर बस्दा रातभरिको निन्द्रा नपुग्दा चाहिँ त्यो नै एउटा स्मरणीय क्षण थियो भनौँ न